एक हजार पाँच सय पाँच हजार पाँच सय पचास पचास हजार नौ सय दस एक लाख नब्बे हजार सत्तर नौ लाख सत्तर हजार पाँच सय